अहिले चाहिँ समय बित्दै जाँदा नेपाली भाषाको प्रयोग कम्ती मात्रामा हुनगएको छ र अहिलेको नानीहरूले इङ्गलिस भाषा प्रायः गर्छ र त्यसमै नानीहरूले पुरै मन पराउँछ नेपाली भाषा कम्ती बोल्न बोल्न थालेको छन् र इङ्गलिस भाषामै नै नानीहरू राम्रोसँगले बोल्ने गर्छन्